भारतका सब सबैभन्दा लोकप्रिय खानाहरू चाहिँ प्राय जस्तो चाहिँ डोसाहरू होइन बिरयानीहरू हो र बिरयानी पनि एकप्रकारको मिठै हुन्छ मसलादार हुन्छ र हाम्रो भारतवर्षमा चाहिँ विशेष गरेर चाहिँ मसलाको धेरै नै प्रयोग हुन्छ है त्यसै कारणले त्यसले चाहिँ एकदम स्वादिष्ठ पनि बनाउँछ खानालाई एकदमै राम्रो पनि बनाउँछ लचिलो पनि बनाउँछ र खानुमा पनि एकदमै चटपटक हुन्छ त्यसै कारणले गर्दाखेरि हाम्रो भारतवर्षदेखि अरू ठाउँको खानेकुरो जब हामी भारतवर्षको खाना खान्छौँ त्यहाँदेखिको चैँ हामीलाई अरूतिरको खाना खानु चाहिँ हामीलाई त्यति मन पर्दैन अलिक मिठो लाग्दैन किनकि हाम्रो खाना चाहिँ मसलादार भएको कारणले गर्दाखेरि अलिक चटकपटक तेल पनि ज्यादा हुन्छ त्यसै कारणले गर्दा एकदमै राम्रो हुन्छ र मसलाको नाममा जिरा धनियाँ है अनि अरू जिरा धनियाँ त्यति नै हो होइन अरू पनि छ लसुन अदुवा अलैँची